मैले एउटा कुर्ती फ्लिपकार्टमा देखेको थियो एकदमै राम्रो रहेछ कलर पनि राम्रो थियो मैले सोचेको जस्तै पाएको थियो सुतीको कपडा अनि मैले घरमा अनि आपाहरूलाई पनि भनेको थिएँ राम्रो रहेछ भनेर कुर्ती अनि त्यो लगाएर मैले कालचिनी गएको थियो कालचिनीमा एकदम मैले सपिङहरू गरेँ अझै राम्रै नै रहेछ